अब भर्खरै सिक्नथालेको अब पौडी खेल्न थालेकोलाई चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब त्यस्तो सिचुवेसन त नआओस् तर पनि त्यस्तो सिचुवेसन आइहाल्यो भने अब डुब्ने है प्रायः डुब्छ त्यस्तो सिचुवेसन आइहाल्यो भने चाहिँ नआत्तिनु है आफ्नो जिउलाई हल्का राख्नु अब आफूलाई त स्विमिङ गर्न आउँछै आउँछ होइन बिस्तारै आफूलाई काम राखेर शान्ति राखेर चाहिँ मजाले आफूलाई अब स्विमिङ त आउँछै आउँछ बिस्तारै गर्दै जानु आफू नअत्तालिनु है अन्त त्यसरी नै सिक्न पनि थाल्छ एकपल्ट डुबेपछि सिक्छ भन्छ नि त्यस्तै टाइपले सिक्दै सिक्छ